दार्जिलिङ जिल्लाको हावा पानी चाहिँ चिसो क्लाउडी र रेनी हुन्छ है क्लाउडी मतलब कुइरोहरू लागिरहन्छ यहाँ अनि पानी पनि पुरा परिरहन्छ विशेष गरी जुलाईदेखिको सेप्टेम्बरसम्म चाहिँ कन्टिनिउस नै पानी पर्छ जसले गर्दा चाहिँ रोडहरूतिर पुरा जाम हुन्छ अनि कतिवटा ठाउँतिर त झन् पुरा पहिरोहरू जान्छ अनि कतिजना मान्छेहरूको जीवनहरू पनि गुमाएको छ है यो पाहाडको जग्गामा चाहिँ हाम्रो दार्जिलिङमा चाहिँ अनि ज्यादा जस्तो यहाँ चिसो हुन्छ त्यही कारण प्राय जस्तो मान्छेले तातो विन्टरको लुगा नै लगाउने गर्छ यहातिर अनि यहाँ ज्यादा जस्तै घाम चाहिँ कम्ती नै लाग्छ यहाँ है अनि यहाँ चाहिँ कति ज्यादा जस्तो क्लाउडी भएको कारण कुहि कुइरो लागेको कारणले चाहिँ यहाँ ड्राइभरहरू गाडीहरू पनि बिस्तारै चलाउने गर्छ यहाँतिर